मैले मेरो घरमा गाई कुकुर बिरालो कुखुरा पालेको छु अब गाईलाई चाहिँ म कसरी सेवा गर्छु भने अब बिहान उठेर गाई दुन्छु अनि दाना पकाउँछु दाना पकाएर त्यसलाई दानामा चाहिँ अब पिना भयो कुटीहरू काटेर हालेर मज्जाले पकाएर दिन्छु त्यसपछि त्यसलाई अब नुहाई धुवाई गरेर त्यसको गोबरहरू हुन्छ गोबरहरू साफ सफाई गरेर चाहिँ अब गाईलाई अब बाहिर चउरतिर छोड्दिन्छु अब चउरतिर अब घाँसहरू छैन भने कतै टाडा लगेर यसो खुट्टी ग लाइदिन्छु गाई चाहिँ अब नौ महिनामा माई जस्तै हो नौ महिनामै गर्भवती भएर ब्याउँछ अनि अब मैले कुकुर पनि पालेको छु कुकुरको पनि अब कुकुरलाई पनि अब हामीले मान्छेलाई जस्तै गरेर स्याहारेर राख्छुम् किनभने अब कुकुर चाहिँ अब मेरो फ्याबरेट हो अब यो चाहिँ कार्तिक महिनामा ब्याउँछ कुकुर चाहिँ कुकुरको चाहिँ अब एउटा मात्रै अन्डा हुँदैन थुप्रो दुई चारवटा तिन चारवटा पनि कसैले दुइटा ब्याउँछ कसैले तिनटा ब्याउँछ कुकुरलाई पनि अब म खाने खानेकुराहरूमा अब पेडिग्रीहरू भयो त्यस्तोहरू दिन्छु अनि नुहाइदिन्छु त्यसलाई त्यसको पनि अब राम्रोसँग कोही बेला अब हाम्रै ओछ्यानमा आएर सुत्छ हामीसँगै बस्छ बाहिर बेलुका भएपछि त्यसलाई बेल बाहिर डुलाउनु लान्छु अनि कुखुराको चाहिँ अब कुखुरा पनि पाल्ने गरेको छु कुखुराले पनि अन्डा दिन्छ अन्डाबाट चाहिँ त्यसको अब बच्चा हुन्छ कुखुरालाई चाहिँ अब बिहान बेलुका चारो दिनुपर्छ त्यसलाई बाहिर छोड्दिनु पर्छ बाहिर चरिहाल्छ